मलाई चाहिँ नेपाली चलचित्र मनपर्छ जस्तै नेपाली चलचित्रमा कुन चाहिँ भन्दा छक्का पञ्जा मनपरेको मलाई एउटा चलचित्र हो जसमा त्यसमा चाहिँ कस्तो हुन्छ भने चाहिँ अब आफ्नो श्रीमान चाहिँ आफ्नो स्वास्नीलाई बिहा गरेर आफ्नो स्वास्नीलाई चाहिँ घर गाउँमा छोडेर आफू चाहिँ आाफ्नो परिवार चलाउनुको निम्ति आफ्नो आफूले अब परिवार चलाउनु पर्छ धेरै अब दु ख परिश्रम गर्नुको लागि चाहिँ पैसाहरू कमाउनुको निम्ति चाहिँ सहर गएको हुन्छ तर त्यसमा अब एकदमै स्वास्नीले त्यसमा अब स्वा स्वास्नीले चाहिँ अब छल गरेको हुन्छ आफ्नो हस्बेन्डलाई है आफ्नो पतिलाई चाहिँ छल गरेको हुन्छ त्यसमा चाहिँ म भन्छु कि अब पति आफ्नै निम्ति है गाउँघरकै निम्ति कमाउनु गएको हुन्छ तर पनि स्वास्नीले किन त्यसरी गऱ्यो बुझ्नुपर्ने थियो स्वास्नीले है मेरो निम्ति म मेरै कारणले गर्दाखेरि मेरो परिवारको कारणले मेरो परिवार राम्रो होस् भनेर गएको हुन्छ तर अब स्वास्नी चाहिँ अर्कोसँग लागिदिएको हुन्छ है आफ्नै साथीसँग केटाको साथीसँग लागेको हुन्छ लास्टमा विचारा फर्केर आउँछ हजबेन्ड आफ्नो घरमा आउँदाखेरि स्वास्नीलाई अर्कै अवस्थामा भेटिन्छ त्यसमा भेटेर अर्कै अवस्थामा भेटिएको हुँदाखेरि उसलाई अब हस्बेन्डलाई पनि अब एकदमै मन दुख्छ त्यसले गर्दाखेरि अब त्यसमा त्यसमा चाहिँ अब हजबेन्ड वाइड वाइफ अब बुढाबुढीको बुढाबुढीको विश्वासनियता है त्यसमा देखाएको छ अब विश्वासमा चाहिँ बस्नुपर्ने थियो तर त्यसमा चाहिँ अब एकदमै विश्वासघात भएको चलचित्र छ त्यही कारणले मलाई मन परेको चलचित्र हो त्यसमा धेरै विषयहरू छ त्यसमा धेरै कथा अब धेरै उयोहरू कथाहरू छ त्यसमा जोडिएको कुराहरू धेरै छ अनि त्यसलाई चाहिँ यही यही कारणले चाहिँ मलाई त्यो छक्का पञ्जा चलचित्र चाहिँ मन परेको हो